भाइ तपाईँको गाडीमा त हामी चढ्यौँ अहिले त तपाईँको कोभिडको टाइम छ तपाईँले त मास्क पनि लाउनुभएको छैन तपाईँको गाडीमा मैले सेनिटाइजरहरू पनि देखिनँ अनि तपाईँ आफू पनि प्रिकर्सन हुनुपर्ने त्यो त एकदमै डरलाग्दो अहिले त महामारी चलिरहेको छ यसमा तपाईँले त पुरा प्रिकर्सन लिनुपर्ने किनभने तपाईँको कारणले गर्दा हाम्रो पनि ज्यान जानुसक्छ होइन र कि कसो भन्नुहोस् भन्नुहोस् त अब मैले चाहिँ के तपाईँको ट्रान्सपोर्टलाई मैले भन्नुपर्ने हो कि यो त तपाईँले पनि बुझ्नुपर्ने हो तपाईँको पनि घरमा परिवार छ तपाईँको परिवारहरूमा यो कोभिडको महामारीले छोड्न छुट्टै उयो त गर्दैन तपाईँलाई तपाईँलाई पनि लाग्छ यो त्यसले गर्दा तपाईँले सेनिटाइजर राख्नुपर्छ तपाईँको मास्क हरदम हुनुपऱ्यो होइन र हो कि होइन तपाईँको सिटहरू सफा हुनुपऱ्यो किन भन्दाखेरि चाहिँ हामी पनि प्रिकर्सन लिएरै आएको हुन्छौँ हामी यी हेर्नुस् त सेनिटाइजर बोकेको छौँ मास्क लाइरहेको छौँ हामी एकदम पन्जाहरू लाइरहेका छौँ ग्लोभ छ तपाईँको त ग्लोभ्सहरू पनि छैन फेरि तपाईँ त विभिन्न प्रकारको यात्रीहरूसँग के अरे तपाईँ हिँड्नुहुन्छ तपाईँ यहाँबाट सिलगढी जानुहुन्छ सिलगढीबाट फेरि यता लिएर के अरे यात्रीहरू लिएर आउनुहुन्छ त्यसले गर्दा पनि तपाईँले त के अरे पुरा प्रिकर्सन लिनुपर्ने थियो नि अन्त भ्याक्सिन लगाउनुभयो को कोभिडको भ्याक्सिन लगाउनुभयो लगाउनुभएको छैन ए त्यो त झन् लगाउनुपर्छ तपाईँले त झन् लगाउनुपर्छ तपाईँ त विभिन्न प्रकारको मानिसहरूका सम्पर्कमा आउनुहुनेछ बुझ्नुभयो कोभिडको यो जुन चाहिँ महामारीको यो इन्जेक्सन छ त्यो तपाईँ लगाइहाल्नु पर्छ है ल भाइ नत्र त हामीलाई पनि डर भयो नि त तपाईँसँग गाडी चढ्नु तपाईँको कारणले हामीलाई पनि बिमारी बनाउँछ यो फेरि हतपत जाती हुँदैन प्रिकर्सन लियो भने त यसमा त हामीलाई डर छैन नि त तपाईँसँग जहाँ जाँदा पनि भयो जसो गर्दा पनि भयो तर तपाईँको हातमा ए तपाईँको प्रिकर्सन चाहिँ लिएको हुनुपर्छ तपाईँले सबभन्दा पहिला चाहिँ आज सिलगढी पुगेर मास्क किन्नुहोस् सेनिटाइजर किन्नुहोस् अनि गाडी मजाले सफा गरेर सेनिटाइज गर्नुहोस् ल भाइ बुझ्नुभयो ओके भाइ